रनिङहरूतिर त म कुनैमा भाग लिएको त छुइनँ तर पनि म अब बिहान मर्निङ वल्कहरू चाहिँ जान्छु इभिनिङ वल्कहरू जान्छु मर्निङ वल्कमा जाँदाखेरि जुन चाहिँ अब हामीलाई फ्रेस हावाहरू पाउँछ हो योहरू मैले लिन्छु होइन अक्सिजनहरू फ्रेस अक्सिजनहरू पाउँछ अन्त जिउ पनि अलिकति आफैलाई फ्रेस भएको जस्तै हुन्छ अब बिहान एक खेप के हरे उयो गरेको छ भने वल्क गरेको छ भने दिनभरि मलाई चाहिँ फ्रेस यस्तो भइरहन्छ फिल भइरहन्छ होइन एक दिन गएन भने चाहिँ अब जिउ क्या हो कस्तो लेज लेजी अब केही काम गर्नु न मन पर्ने होइन आफ्नो जिउलाई तर जुन दिन म के अरे उयो मर्निङ वल्क गएको छ भने चाहिँ त्यो दिन चाहिँ म चाहिँ अब एकदम अब हल्का न हल्का फिल हुन्छु होइन अन्त आफैलाई पनि अब जे कुरा जे काम पनि मैले गर्छु त्यस्तो चाहिँ हुन्छ अनि म चाहिँ उयोतिर त छुइनँ अब के अरे रनिङ म के हरे यी के हरे कुद्नेमा रनिङ सनिङमा चाहिँ छुइनँ होइन तर अब म चाहिँ मर्निङ वल्क र इभिनिङ वल्क चाहिँ जान्छु आफ्नो जिउको लागि फिटनेसको लागि चाहिँ त्यति चाहिँ म गर्छु